औ दिदी यहाँ हेर्नु न मैले अस्ति मिन्त्रमा यो कुर्ता मगाएको थिएँ कि कस्तो राम्रो रहेछ प्रेसहरू गर्नु नपर्ने हो अस्ति एकताल लगाएँ पनि कि कस्तो राम्रो कलर पनि गएन यसको त हो जस्तोको त्यस्तै छ बुट्टाहरू मजाले हालेको रहेछ मैले त पैसा हालेको अनुसार चाहिँ यो लुगा चाहिँ पुरा राम्रो आयो नि हौ कस्तो मन पऱ्यो फेरि एउटा मगाऊँ भनेको हो यही उयसको कम्पनी मगाउनु पऱ्यो भनेर हौ एउटा कस्तो मन पऱ्यो कलर पनि नजाने राम्रो रहेछ नि कस्तो दामी नि

कस्तो राम्रो छ एउटा नकुच्चेको हो लुगा चाहिँ राम्रो छ नि अब लुगाको क्वालिटी चाहिँ कस्तो मन परेको म त यो लुगा त छाम्दा पनि मजाको छ नरम खाले हो लाउँदा एकदम सजिलो कम्फर्टेबल एकदम जिउमा फिटिङ छ कस्तो राम्रो छ यी हेर्नु होस् त कस्तो राम्रो लाग्यो मलाई त यो कुर्ता त चुन्नी मजाको छ हल्का हो सुरुवाल पनि फिटिङ छ माथिको कुर्ता पनि कस्तो फिटिङ छ त्यसको जडीहरू कस्तो राम्रो बनाएको छ हो र मन पऱ्यो मलाई त्यो कुर्ता हो अस्ति नै किनेको नि एकताल लाएर धोएँ पनि हो जस्तो धोएकै धोएँ राम्रै छ प्रेस पनि गर्नु पर्दैन यसलाई त राम्रो छ नि दामी छ ऊ फेरि एउटा मगाउनु पऱ्यो भन्दैछु हौ यही कम्पनीमा